मेरो ठुला उपलब्धिहरूमध्ये के हुन् भन्दा त्यस्तो विशेष ठुलो उपलब्धि त केही छैन र पनि मलाई लाग्छ म पढ्नु पढ्नु पाउनु पिएचडी कोर्स पिएचडीसम्म पढ्न पाउनु नै मेरो सबैभन्दा ठुलो उपलब्धि हो र त्यो भन्दा पनि म पढ्न पाइरहेको छु मेरो परिवार मेरो इष्टमित्र मेरो शुभचिन्तकहरूले मलाई यस कुरोमा साथ दिइरहेको छ त्यही कुरा नै मेरो सबैभन्दा गर्वको कुरा हो गर्व लाग्छ त्यही कुराले मलाई गर्व लाग्छ